ए म यहाँ बसीरहेको छु घरमै छु भन न के प्लान हो अँ नि यार सबै कहाँ कहाँ गयो गयो अहिल त घन्टा पिकनिक गरौँ न हौ अन्त मिलाउन हौ त्यही त धेरै भयो नि त साथीहरूसँग सबैलाई बोलाउनु पर्छ है तर केसँग दिएको छ पिकनिक अँ

मुर्ती खोला पो जाने म पहिला एक खेप गएको थियो कि ठिकैको छ राम्रै छ राम्रै मलाई त राम्रै लागेको थियो तर अरू अरू जग्गाहरू पनि हुन्छ तर होइन तँलाई जानु मन लागेको छ भने जाउँ न अन्त ए त्यतातिर अँ अँ अँ ए के मिलाउनु त अनि सल्लाह त्यही भएर कल गरेको मलाई मिलाउँ न त अन्त के भने अन्त तँ र म त भइगयो होइन हाम्रो राम्रो साम्रो साथीहरूलाई बोलाउनु सबैजना अजयलाई बोलाउनु पर्छ हो विकल्प दिपेन्द्र पुजन भयो होइन बेसी पनि नजाउँ हौ फेरि होइन फेरि उयो हुन्छ होला बेसी पनि उम् दसजना जस्तो मिल्ने मिल्ने केटाहरू जाउँ हो मजाले सल्लाह गरौँ के कति कति के उठाउने अन्त पैसाहरू मिल्नुपऱ्यो होला होइन मेन कुरा त त्यो हो नि त फेरि एक एक हजार उठाउने इनफ हुन्छ नि हौ एक एक हजार त अन्त निकै हुन्छ नि त्यतिले त गाडीमा जानुपर्ने होला होइन कि कसो ड्राई पिकनिक जाने कि पकाएर खाने हौ उम् अँ होइन हौ गाडीमै गएको राम्रो जस्तो लाग्यो हामी बाइकमा त कुदी बस्छौ नि त होइन कोही कोही बेला पिकनिक भने पछि त मजाले गाडी उयोहरू लिएर जाउँ न डेकहरू लिएर मजाले हाँ ए अँ अँ अँ अब त्यही हो नि पिकनिकमा चाहिने सामानहरू भाँडाकुडाहरू त अब सबैले घर घरबाट उठाउनु पर्छ हो त्यो हामीले किन्ने कुरा आएन त्यहाँबाट मासुसासु लानुपर्छ मासु त हाम्रो घरबाट लाँदा भइगयो हो अन्त लानुपर्छ नि त्यो त्यो पछाडि सल्लाह गरौँ न अँ केटाहरूको हुन्छ त अन्त अलिक सस्तो पनि पर्छ हामीलाई होइन अन्त त्यो बिना त फेरि केटाहरूको पिकनिक हुँदैन होला हो त्यही त साच्चिनै जानुपर्छ होला हौ है ल ल मलाई पनि राम्रो लाग्यो कि जाउँ न केटाहरूलाई पनि एकपल्ट कल गर्नुपर्छ हो सबैलाई कन्फ्ररेन्समा हालेर होइन तर अब यस्तो हो नि त केटाहरू त मिलिहाल्छ कि तँ र म चाहिँ हो नि त मेन होइन सल्लाह गर्नुपर्ने मिलाउनु पर्ने को को बोलाउने त त्यसले के सोचेको छस् तैँले अब सोचेको उम् उम् ल ठिकै छ गरौँ न कि मिलाएर जाउँ न म त घरमै छु बसीरहेछु हो कहिले कहिले तारिख चाहिँ कहिले जाने दुई तारिखतिर ल ल ल अहिले म राक्छु नि त ल मिलाउँ न यो कुरालाई ल